हजुर भन्नुहोस् को बोल्नु हुँदैछ

ठिकै छ सबै ठिकै छ हजुर हँ सुनेको छुइनँ त ए हजुर हजुर हजुर हो हो

हजुर

हजुर हजुर हजुर राम्रो भएछ त अन्त

ए हजुर हजुर उम्

राम्रो भएछ त हौ अनि ए एकदम बधाई छ भनिदिनुहोस् है ए अच्छा अच्छा साँची भन्दा गुन्जनको नम्बर मेरोमा छैन रहेछ कि हुन्छ हुन्छ म त्यहाँनिर कुरा गरेर हवस् हस्